मैले यो घरको सुरक्षाको निम्ति चाहिँ एउटा सुरक्षा प्रणाली क्यामेरा प्रयोग गर्नु गरेको छु है दोकानको लागि पनि गरेको छु यसले धेरै नै हामीलाई फाइदा भइरहेको छ र चोरी चकराहरूबाट हामी धेरै नै अहिले बाँचेका छौँ मान्छेले चोरी चकेडा छोडेका छन् चोरहरू लाग्दैन किनभन्दा स यसको हामीले एकदमै राम्रो क्यामेराले गर्दाखेरि सिसिटिभी क्यामेरा यो सुरक्षा प्रणाली क्यामेराले गर्दा हामी एकदमै सुरक्षित छौँ र यसको मलाई सबैभन्दा ठुलो प्रयोग चाहिँ यही एकदमै चोरी चकेराहरूबाट चाहिँ हामी बाँचेका छौँ र मलाई चाहिँ एकदमै यसको स सही लाग्छ यो जुन यो एकदम मन परिरहेको छ र यसको प्रयोग मैले अहिले दोकानमा नि गरिराखेको छु है र यसले मेरो दोकानको निगरानी एकदमै राम्रोसँग गरिराखेको छ र मान्छेहरूले अब त्यहाँ क्यामेराको अघि आउन पनि डराइराखेको हुन्छ